हेलो ए म प्रणय नर्सिङ होस होमबाट बोलेको कि तपाईँ सुकदेल राई बोल्नु भएको हो ए बलदेव राई हो ए होइन तपाईँले अस्ति यहाँ डाक्टर देखाउनु आउनु भएको थिएछ नि अन्त तपाईँलाई डक्टरले आउँदै गर्नु पनि भन्नु भएको थिएछ हो अन्त तपाईँ आउनु भएकै छैन रहेछ नि अहिले ए होइन यस्तो हो कि अब तपाईँलाई डक्टरले आउनु भन्नु भएको छ होइन दवाईहरू दिनु भएको छ हो अब तपाईँले डक्टरले भनेको मान्नु भएन भने अब तपाईँले क्यारलेस गर्नु भयो ए क्यारलेस गर्नु त्यो भयो भने एकदमै तपाईँको बिमार बल्झिने चान्स हुन्छ बेसी हो अन्त त्यही भएर चाहिँ हस्पिटल देखाउनु आउनु अब यही शुक्रबारतिर आइहाल्नु हजुर होइन यस्तो हुन्छ अब होइन अब यो त हस्पिटल निक्कै नाम चलेको पनि हो सबैले मान्छ पनि होइन कि तपाईँले चाहिँ अब तपाईँलाई त्यस्तो लागेन हौ कि तपाईँले अरूतिरै देखाउनु हुदैँछ हौ

हजुर हजुर अन्त अन्त दवाईहरू लिनु हुदैँछ अहिले ए अँ त्यही भएर चाहिँ अब दवाई हजुर भन्नुहोस् न हजुर होइन यस्तो हुन्छ नि त अब तपाईँले दवाई खाने बानी गरेको हुन्छ होइन अचानक खाने त्यो बानी दवाई खाने बानी छोड्दाखेरि तपाईँको फेरि बिमार बल्जिने एकदमै चान्स बेसी हुन्छ हो त्यही भएर दवाई सक्यो भने अब आइहाल्नु डक्टर देखाउनु आउनु हो अब फेरि कोही बेला के भइरहेको हुन्छ होइन एकदमै तपाईँको बिमार बल्जिने एकदमै चान्स बेसी हुन्छ हो अन्त त्यही भएर बेसी केयरलेस चाहिँ अब नगर्नुहोस अन्त भयो भने शुक्रबारतिर यही शुक्रबारतिर आइहाल्दा भइहाल्यो नि त ए हुन्छ राखेको ल तपाईँलाई यति इन्फर्म गर्नु थियो नि त कि त्यही भएर नि हुन्छ ल